यहाँ धेरै जात र यो संस्कृति चाडपर्वहरू मनाउँछ दुर्गापूजा देउसी भैलो बुद्ध बुद्ध पूर्णिमा सरसती पूजा धेरै चाडपर्वहरू मनाउँछ यो चैँ यो चाड पर्वहरू मनाउँदा अब यो जग्गामा मात्रै होइन धेरै विभिन्न जगाहरूतिर जहाँ नेपाली दाजुभाइ दिदीबहिनीहरू बसेका छन् जहाँ जस जसलाई यो पूजा यो देउसी भैलोको बारेमा थाह छ उनीहरूले जहाँ पनि छन् बाहिर जग्गा होस् अमेरिका अस्ट्रेलिया जहाँ पनि नेपाली दिद् दाजुभाइ दिदीबहिनीहरू बस्नुभएका छन् सबैले मनाउनु हुन्छ आफ्नो आफ्नो जग्गामा आफ्नो आफ्नो घर घरमा गएर देउसी भैलो खेल्न नसके पनि घरमै बसेर सबैजाना परिवार भेला भएर देउसी भैलो खेलेर आफ्नो मनोरञ्जन गर् गर्छन् होइन अनि यो अब ओनाममा अर्कै फेस्टिभल इन्डियामा अर्कै फेस्टिभल अब आफ्नो आफ्नो जग्गाको आफ्नो आफ्नो फेस्टिभल एउटा महत्त्वपूर्ण फेस्टिभल हुन्छ जस्तो यो कलकत्तामा दुर्गापूजा हरेक दुर्गापूजा कालीपूजा एकदमै राम्रो फेस्टिभल हो जस्तै त्यस्तै गरेर होइन एक एकवटा भिन्दाभिन्दै जिल्लामा भिन्दाभिन्दै जग्गामा भिन्दाभिन्दै थरीथरीका योहरू मनाउँछन् ओनामहरू मनाउँछन् अनि क्रिस्चनहेरले क्रिसमसहेरू मनाउँचन् हिन्दूहरू हिदू हिन्दूहरूमा पनि दुर्गापूजा अनि दसैँ भनौँ के भनौँ देउसी भैले खेल्ने देउसी भैले खेल्छन् मनोरञ्जन गर्छन् मजाले ऊ यो गर्छन् अनि आफूले जति आब के भनौँ अब त्यही हो नेपालीहरूले गर्थ्ये नेपालीहरू चाहिँ त्यसमै देउसी भैलो नै निक्ली हुन्छन्